हाम्रो यहाँ हाम्रो क्षेत्रमा चाहिँ प्राय जस्तो मृत्युहरू हुने संख्यामा चाहिँ यो सुगर प्रेसर बिपीको कारणहरूले चाहिँ हुने गर्छ है उहाँहरूले सही समयमा चेकअपहरू नगर्दा चाहिँ धेरै मात्रामा मृत्यु चाहिँ बिपीको कारणले नै भएको पत्तो लाग्छ है अनि यहाँनिर उच्च बाल मृत्यु दर एकदमै कम्ती मृत्यु हुँदैन छो छो बेसी नानीहरूको चाहिँ मृत्यु हुँदैन है अनि यहाँ शिशुहरूको लागि खोपहरूको उपलब्ध एकदमै राम्रो छ अहिले आइसिडिएस आशा सब सेन्टरहरू नजिक नजिकमा भएको कारणले गर्दाखेरि वहाँहरूबाट हाम्रो शिशुहरू एकदमै छिटो उपल उयो खोपहरू पाउने गर्छन् र धेरै सरकारी योजनाहरूमा हाम्रो गाउँतिर चाहिँ एकदमै राम्रोसँग पाइरहेको छौँ कुनै पनि कुराहरू छुटेको छैन नजिक नजिकमा यस्तो व्यवस्थाहरू स्वास्थ्य केन्द्रहरू राखिएको कारणले गर्दाखेरि चाहिँ एकदमै राम्रोसित हामीले यो सबै सरकारी योजनाहरू राम्रैसित पाइरहेको छौँ